र म यहाँ पान्डम चियाकमानमा बस्छु र म बिहानै साढे चार भएपछि चाहिँ चौरस्ता आउने गर्छु र त्यहाँ आएर पहिला एकदमै लामो लामो सास फेरेर पहिला आफ्नो सुरु गर्छु त्यसरी अनि त्यसपछि बिस्तारै स्ट्रेचिङहरू गरेर खुट्टाहरू तन्काउछु र त्यसपछि चाहिँ जगिङ भन्दा पनि अब रनिङ नै हो दौडिन्छु र चौरस्ताको अगाडिदेखि लिएर ब्याक साइडदेखि लिएर म चार पाँच किलो राउन्ड लाउने गर्छु र र त्यतिकै घन्टाजस्तो डेढघन्टा जस्तो दौडिएपछि फेरि बसेर एकछिन रेस्ट गरेर एकसरसाइज गर्ने गर्छु र एकसरसाइजहरूमा म पुसअप पुलअप सिटअपहरू गर्ने गर्छु